धेरै वर्षहरूमा पौडीबारे मेरो दृष्टिकोण कसरी परिवर्तन भएको छ भने पहिला मैले पौडी सानोमा हुँदाखेरि पौडी अब आफ्नो मज्जाको लागि खेल्थेँ तर अहिले घडी आएर मैले पौडीको धेरै अरू गुणहरू पनि देखेँ पौडी खेल्नुको धेरै गुणहरू देखेको छु जस्तो कि अब यो पौडी खेल्दाखेरि अब आफ्नो शरीर एक्सरसाइज हुँदोरहेछ शरीर फुर्तिलो हुँदोरहेछ यसले आफ्नो शरीरको जुनै एक्टिभिटी गर्ने कामहरू राम्रो हुनेरहेछ बिमारीहरूले छुँदैन एक्सरसाइज भएर र अब आफूले यस पौडीको क्षेत्रलाई प्रोफेसन पनि बनाउन सकिने रहेछ किनभने अब धेरै यस्तो मान्छेहरू छन् जो पौडी खेलेर नै आफ्नो प्रोफेसन बनाइसकेका छन् अनि यो प्रोफेसनले उनीहरू धेरै ठुलो अहोदामा पनि छन् स्वीमिङ टिचिङ स्वीमिङ टिचरहरू भएर बसेका छन् कुनै स्कुलहरूतिर अहिले त धेरै स्वीमिङ पुलहरू बनाएर तिनीहरूको स्वीमिङ क्लासेसहरू हुने गर्छ र त्यस्तो स्कुलहरूतिर पनि हामी दाखिला पाउने गर्छौँ यदि हामीले यस स्वीमिङलाई राम्रोसँगले लियौँ भने अनि मेरो आफ्नो अनुभव के छ भने चाहिँ मेरो यस प्रोफेसनलाई अब अगाडि बढाउनु सक्यो र यसलाई आफ्नो प्रोफेसन बनाउनु सकियो भने चाहिँ मलाई अब धेरै आफूले उन्नति गर्न सकिन्छ र मलाई यो स्विमिङ खेलिसकेर चाहिँ धेरै आँट र हिम्मत आएको छ कि मैले यो स्वीमिङलाई आफ्नो करियर अथवा प्रोफेसन बनाउनको लागि